प्रागितिक विकासले हाम्रो जीवनमा धेरै बदलाउ ल्याएको छ जस्तो कि अहिले ट्रेस ट्रेनको टिकटहरू होटलको टिकटहरू फ्लाइटको टिकटहरू जुन चाहिँ एरोप्लेनको टिकटहरू हुन्छ त्योहरू यहाँ फोनबाटै बुक हुन्छ अन्त अरू सबै जस्तो कि गाडीहरू क्याब भनिन्छ तिनीहरू पनि यहाँ फोनबाटै सबै भइहाल्छ जस्तो कि अहिले अनलाइन पेमेन्टहरू हुन्छ सबै अनलाइन पेटे पेमे पेमेन्टहरू ट्रान्जेक्सनहरू फोनबाटै हुन्छ अहिले तपाईँले अगर पाँचको सामान किन्नुभयो भने पाँच रुपियाँ नै यो फोनबाट त्यो दोकानदारको ए एकाउन्टमा जान्छ पाँच रुपियाँ पैसा पनि हाल्नु सकिन्छ अन्त थुप्रै यो फोनले हाम्रो जीवनमा विकास ल्याएको छ थुप्रै अहिले सबै सामानहरू अनलाइन आ पाइन्छ सबै अहिले पानीको बोतलदेखिको लिएर टिफिन बक्सदेखिको लिएर जुत्तादेखिको लिएर मोजादेखिको लिएर सबै कुरो पाइन्छ फोनमा फोनमा थुप्रै जिनिस पाइन्छ अहिले पुरा विकास लहर छ हाम्रो जीवनमा पहिला जस्तै अहिले दोकान दोकान जानुपर्दैन बजारहरू जानुपर्दैन सामान किन्नु अहिले घरमै सामानहरू ल्याइदिन्छन् फोनबाट अरू थुप्रै जिनिसहरू सुधार गरेका छन् जस्तो कि टिकटहरू हामीले केही दिन अगाडि नै बुक गरेर राख्नुसक्छ एरोप्लेनको टिकट चाहे होस् एरोप्लेनको चाहे ट्रेनको त्यसको टिकटहरू पनि अहिले सब फोनबाट सबै भइन्छ त्यस्तो केही असुविधा छैन हामीलाई सबै सुविधै दिइरहेको छ फोनले सबै कुरो सबै कुरो यहाँ घर बसी बसी हुन्छ जस्तो कि अहिले कतिजनाले पैसा पनि कमाउँछ यो फोनबाट ट्रेडिङहरू गरिन्छ ट्रेडिङहरू गरेर घरघर बसीबसी पैसाहरू कमाउनु सकिन्छ अझै थुप्रै अनलाइन क्लासेसहरू जति लकडाउनमा हामीलाई सबै यो फोनबाट नै पढायो स्कुलको स्कुलबाट अब नानीहरूलाई सबै फोनबाटै पढायो स्कुल न जानु पनि परेन अन्त अहिले पनि लकडाउन शेष भइसक्यो तर पनि अहिले होमवर्कहरू जत्ति पनि होस् अब जत्ति पनि यो दिन्छ नानीहरूलाई प्रोजेक्टहरू सबै यो फोनको माध्यमले दिइन सकिन्छ थुप्रै आज बदलाउ लाएको हाम्रो जीवनमा स्टुडेन्टको जीवनमा पनि थुप्रै बदलाउ लाएको छ अहिले भिडियो कलहरू हुन्छ कहाँ बसेको कहाँ टाढो टाढो बसेको मान्छेलाई पनि हामीले यही फोनको द्वाराले उनीहरूको अनुहार हेर्नसकिन्छ अझै यो फोनको द्वाराले भाइरलहरू हुँदैछ जो अब गरिब गरिब मान्छेहरू गानाहरू गाउनुसक्छ उनीहरू पनि यो फोनको माध्यमले उनीहरूको पनि जीवनमा सुधार आउँदैछ जुन उनीहरूको कलाहरू छ यो फोनको नृत्यहरू छ सब फोनको द्वारा देखाउनुसक्छ अन्त यो फोनबाट सबैको घरमा यस्तो फोन हेर्दा ए यो मान्छे त नाचिरहेको छ राम्रो यस्तो लाइक हान्नुसक्छ पैसा पनि कमाउँछ युट्युबबाट जस्तो कि युट्युब च्यानलबाट कमाउँछ अरू थुप्रै यस्तो च्यानल छ जस्तो कि इन्स्टाग्राम टिकटकहरू थुप्रै त्यसको द्वारा पनि राम्रो लाइकहरू पाएर पैसाहरू कमाइन्छ जत्ति पनि आफ्नो नृत्यहरू सबै देखाउनु सकिन्छ फोनमा अरू थुप्रै उयोहरू विकास ल्याएको छ हाम्रो जीवनमा अरू जति पनि अहिले त्यो पहिला पहिला अब फोनहरू नहुँदा चिठ्ठी लेखेर दिन्थ्यो त्यो बहुत सात आठ दिन बाद पुग्थ्यो त्यो चिठ्ठी अहिले फोनको द्वाराले बेसी एक्स एक मिनट पनि लाग्दैन फोन लगाउनु आधी मिनट पनि लाग्दैन फोन लागेर सबै कुरो तपाईँहरू सेयर गर्नुसक्छ मुखको माध्यमले